हेलो सुन्दैन त हेलो ए नमस्कार सर हेलो हेलो नमस्कार सर ए म सबिता छेत्री नै बोलेको हौ म सोह्र नम्बर वार्डबाट सोह्र नम्बर वार्डबाट बोलेको हौ

सुन्नुहोस् न सुन्नुहोस् न एउटा प्रब्लम भएर हौ तपाईँलाई मैले कल गरेको हौ ए होइन हौ एकदमै योपालि पानीको दुःख भएर हेर्नुहोस् न अलिअलि आउँदै थियो त्यो पानी पनि पुरै अहिले त छ्याप्पै बन्द भएर कहाँबाट ओसार्नुपर्छ एक जर पानीले नि साह्रै प्रब्लम हुँदैछ हौ सर अलिकति आएर यसो यहाँतिर हजुर हजुर हजुर हजुर होइन होइन हौ आउँदै थियो बिहान बिहान आधी घन्टा आधी घन्टा त आउँदै थियो यो उइसको पानी पिएचईको पानी अहिले त्यो त आउनै छोड्यो हौ अनि त्यहाँदेखि तपाईँलाई नै भन्नुपर्छ भन्ने कुराहरू यहाँ यताउता सबैले भन्दाखेरि चाहिँ अन्त तपाईँलाई कल गरेर यसो अब सल्लाह गरेको यसो तपाईँले विचार गरेर हेरिदिनु होस् न के कसो हो भाँडा धुनु लुगा धुनु हो एकदमै साह्रो पर्दैछ अनि हजुर हजुर हजुर त्यही प्रब्लम तपाईँले

तपाँई नै जानुपर्ने भयो नि त आई हजुर हजुर हजुर ए हजुर होइन छन त त्यो सुन्नुहोस् न सर सुन्नुहोस् न सुन्नुहोस् न सर सधैँ त ट्याङ्कीमा हाम्रो त्यो ट्याङ्कीमा जति घर खाने ट्याङ्कीमा आउँदै थियो कि अन्त अहिले त त्यो आधी घन्टा पनि आइदिँदैन यस्तो समस्या भइरहेको छ कहाँ अर्काको सोर्सबाट चाहिँ मैले एक जर पानी ल्याएर बिहान नानीहरूलाई खानाहरू बनाउनु यस्तो हतार हुँदैछ पानी लिनु जानु कि अब नानीहरूलाई खाना बनाउनु कि तयार बनाउनु कि

हजुर हजुर हजुर हजुर होइन त्यो चाहिँ हेरिदिनु होस् कि अनि आएछ भने तपाईँलाई म फेरि कल गर्छु नि ल दाजु हुन्छ दाजु

हुन्छ दाजु हुन्छ हुन्छ सर हुन्छ हुन्छ थ्याङ्क्यु सर हुन्छ हुन्छ राखेँ ल त्यति गरिदिनु भयो भने थ्याङ्क्यु